दार्जिलिङ जिल्लमा महिला शक्ति ए महिला शक्तिकरणको लागि यो हामीलाई योमा लक्ष्मी भण्डार गराएका छन् जसमा अब हामी महिलाहरूलाई धेरै सुविधा भएको छन् गरिबीहरूलाई झन् अति नै राम्रो भएको छन् अनि वृद्धाभत्ता बुढाबुढीहरूलाई उहाँहरूलाई यसो दबाईहरू खानुको लागि वृद्धभत्ता दिएको छन् यसमा धेरै सुविधा भएको छन्